अँ यो कुरामा चाहिँ मलाई अब त्यति ज्ञान छैन र पनि भन्दैछु नेपाली भाषा र हिन्दी भाषाको लेखाईहरू एउटै एउटै हुन्छ संस्कृतबाट नै हिन्दीमा पनि कतिवटा गएको छ र यता नेपालीमा भाषामा पनि आएको छ होइन अन्त यसरी हेराईमा पनि छटाईकार बडाईकार इ आ ऐ हरू एउटै नै अब एउटै छ हिन्दीमा पनि त्यही छ नेपालीमा पनि त्यही छ त्यस्तैहरू छ त्यसले गर्दाखेरि चाहिँ भारतको अब संवैधानिक भाषा संवैधानिक भाषा अब दुइटै नेपाली हिन्दी नै अब छ अहिले छ मलाई चाहिँ अब त्यत त्यस्तो लाग्छ